दाइ हामीलाई अझै यो सिलगढी पुग्न कति टाइम लाग्छ होला सदाभन्दा आज धेरै नै टाइम लागेको जस्तो लाग्यो मलाई त सदा हामी सिलगढी जाँदाखेरि लगभग हामी एकदेखि लिएर डेढ घन्टामा सिलगुढी पुग्थ्यौँ नर्मल साठीको गत गतिमा गाडी दौडिँदाखेरि पनि हामी एकदेखिन् लिएर डेढ घण्टामा पुग्ने गर्थ्यौँ आज त हामी चढेको दुई घन्टामा पनि बेसी भइसक्यो तर हामी अझै पनि सिलगढी पुग्न सकेको छैनौँ के कारणले होला दाइ के यो सडक निर्माण काम भइरहेकोले गर्दाखेरि हामी ढिलो पुगेका हौँ मैले अघि बाटोमा आउँदाखेरि देखिरहेको थिएँ धेरै मजदुरहरू काम गरिरहेको थिए थियो सायद त्यो बाटोको मरम्मती भइरहेको थियो होला त्यहाँनिर के त्यस कारणले गर्दा ढिलो भएको हो त दाइ हामीलाई सडक पनि आजकल त ठेकेदारहरूले धेरै नै लापरवाही गर्दै बनाउँछन् पाँच वर्ष पुग्ने सडक एक वर्ष पनि थाम्दैन त्यही भएर होला परार साल बनाएको सडक यो सालमा सबै खाडलै खाडल देखिँदैछ त्यही बनाइरहेको होला नि मजदुरहरू पनि हामीले के दाइ डाइभर्जन पनि लिएको छौँ सदा त हामी यो बाटो आएको जस्तो लाग्दैन हामीलाई हामी अर्कै बाटो हिँड्ने गर्थ्यौँ सदा त त्यही बाटोले गर्दा तपाईँले बाटो डाइभर्जन लिनुभएको हो अब यहाँबाट हामीलाई लगभग सिलगढी पुग्न कति समय लाग्नसक्छ दाइ अझै मेरो सिलगढीमा अलिकिति छिटै जानुपर्ने काम थियो त्यसैले गर्दा अलिक चाँडै गरेर हामीलाई दाइ तपाईँले पुऱ्याइदिनु पऱ्यो अनुमानित लगभग लाग्ने समय पनि बताइदिनु पऱ्यो दाइ कति समय लाग्न सक्छ हामीलाई अझै सिलगढी पुग्नमा